पशुपालनसँग गर्न सकिने साइड व्यवस्थाहरू चाहिँ हुन् गाई पाले दुध बिक्री गर्न सकिन्छ दुध जमाएर दही बनाएर घिउ पार्न घिउ निकाल्नु सकिन्छ दही बिक्री गर्नु सकिन्छ र यस्तो प्रकारले व्यवस्था हुन्छ साथै खसी बाख्रा पालेर त्यसको मासु बिक्री गर्नु सकिन्छ कुखुरा त हामी पाल्दैनौँ पनि खाँदैनौँ पनि थाह पनि छैन र दुध बेच्नु सकिन्छ दही बेच्नु सकिन्छ घिउ बेच्नु सकिन्छ यस्तै नै छ